मैले दुई महिना अगाडि रेडमी फोन रेडमी फोन फोन किनेको थिएँ र त्यसको जुन फर्स्ट स्टाटिङमा चलाउँदै जाँदा राम्रै थियो र बिस्तारै चलाउँदै गएपछि त्यसको ब्याट्री ब्याकअप अलिकति डाउन हुँदैगयो र चलाएको मैले त्यस्तै लगभग एक महिनाभित्रमा चाहिँ मेरो जुन

पुरै स्पिकर फाटिएर पुरै भ्यार भ्यार साउन्ड निक्लिन थाल्यो है र यो फोनमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ ऱ्याम अलिकति कम्ती ऱ्याम भएको कारणले गर्दा चाहिँ र जति पनि गेमरहरू अब गेमहरू अनलाइन गेमहरू खेल्नेको लागि चाहिँ एकदम ह्याङ हुने र डिस्टर्ब है बिच बिचमा अड्किने त्यस्तो प्रब्लमहरू धेरै आउँदोरहेछ है स्टोरेज पनि अलिकति दुई तिनवटा अब मुभीहरू डाउनलोड गर्दाखेरि अब आफ्नो फोनको पिक्चरहरू जति पनि बस्दाखेरि चाहिँ अलिकति स्टोरेजको अलिकति अभाव हुँदोरहेछ र म चाहिँ साथीभाइलाई यही रिक्वेस्ट गर्न चाहन्छु कि यो फोनमा चाहिँ अब यस्तो डिफेक्ट मैले पाएर तपाईँहरू अब आउने दिनमा चाहिँ मजाले बुझेर किन्नुहोला